हलो नमस्ते को बोलेको ए अँ म अप्रोज हो नि अँ भन्नु के को लागि फोन गरेको सेकेन्ड सब्मिटेड टेस्ट राम्रै गऱ्यो प्रायः अरू सबै सब्जेक्टहरूमा राम्रै छ कि नेपाली चाहिँ बिगारेको छ हौ नेपालीमा एकदमै कम्जोड छ अरू सब्जेक्टहरूमा राम्रो मार्क्स आएको छ म्याथ्समा सेभेन्टी साइन्सहरूमा पनि राम्रो आएको छ जोग्राफी हिस्ट्री सबमा राम्रो आएको हो अनि त नेपालीमा त दुई मात्रै आएको छ त पहिला ऊ इङ्लिस मिडियम पढेको हो कि अब कुन चैँ स्कुल पढेको ए त्यो भएर रहेछ नेपालीमा एकदमै कमजोड छ न पढ्नु सक्छ न लेख्नु सक्छ अब टेस्ट त यति खत्तम गरेको थियो कि के गर्नु अब अनि त यसरी त हुँदैन त नेपाली त कम्पल्सरी सब्जेक्ट हो अर्को पालि माध्यमिक छ अनि त ट्युसन गराउनुपर्छ त

घरमा पढ्दैन कि क्या अनि त के चाहिँ पढ्छ भन्नु खोइ अनि त नेपाली त सक्दैन अनि त स्कुल लाग्यो यति भइसक्यो अब यो अक्टुबर नोभेम्बर डिसेम्बर जनवरी फेब्रुवरीमा त इक्जाम छ अनि त ट्युसन हालिदिनुपर्छ त कसकोमा हाल्छ ऊ के नेपालीकै हो टिचर ए अँ राम्रोसँगले पढाउनु किनभने नेपालीमा फेल फेल हुन्छ अरू सबै सब्जेक्टमा राम्रो छ अनि त नेपालीमा अब त पास हुनुपऱ्यो नि त त्यो भएर यसले गर्दाखेरि चाहिँ राम्रो ट्युसनहरू गरेर तयारी गर्नुपर्छ ल अनि त घरमा मान्छ होला नि पढ्नु त भाइले के काम गर्छ

अँ भाइले के काम गर्छ ए ल अब दुःख गर्दैरहेछ अब नानीलाई राम्रोसँगले पढाउनु पछि नानीले त दुःख नपाओस् हैन ल त ल म फोन गर्दै गर्छु ल